अन्त हाम्रो क्षेत्रको आदिवासी कलाहरूमा चाहिँ मन्छेहरूले बाँसको चोया कातेर डोको घुमहरू बनाउने गर्छ हो अन्त बेतको पनि चोया काटेर राम्रो राम्रो थुन्से नाङ्लोहरू बुन्छ अन्त काठको पनि डाढु पन्युहरू पनि बनाउने गर्छ अन्त बाँसको ठेकीहरू पनि बनाउने गर्छ अनि यसलाई संरक्षण अथवा जोगाउनुको लागि मानिसहरूले दैनिक रूपमा प्रयोग गर्छन् अन्त यसलाई कसरी बनाउनुपर्छ भन्ने कुराहरू आफ्नो नानीहरूलाई पनि सिकाउने गर्छ